हेलो मिस ए हाम्रो के भन्छ अब इन्डिपेन्डेन्स डे पनि आयो होइन अब नानीहरूलाई प्र्याक्टिस गराउनु भनेको अब कहिलेदेखि स्टार्ट गर्नु हौ उम् हजुर हजुर हजुर हजुर उम् त्यो पनि हो हो अन्त उयो के भन्छ यो अब कम्ती हुन्छ होला हो प्रोग्रामहरू अन्त हामी टिचर्सहरू स्टाफहरू पनि केही प्रोग्राम गरौँ न है अब न हामी फिमेलहरू मात्रै त अब चारजना मात्रै छौँ हो अब मेलहरूलाई पनि हालौँ न है अँ अन्त हजुर म उयो के भन्छ म चार्ट बनाएर लिएर आउँछु नि है इन्डिपेन्डेन्स डेको त्यो यसो टाल्नुको लागि होइन हजुर हजुर उम् हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ त्यसो भए भरे भोलि भेटौँ न है भोलि हामी त्यहाँ गएर अलिक मिटिङहरू पनि गर्नुपर्छ हुन्छ त्यसो भए